मेरो क्षेत्रमा प्रायः जस्तो घुम्ने ठाउँहरू भनेको सन्दकपुर जुन चाहिँ चाहिँ पश्चिम बङ्गालको सबैभन्दा अग्लो हिल हिल हिल एरिया हो सन्दकपुर भयो चटकपुर भयो सोनदामा छ अनि त्यसपछि टाइगर हिल जहाँबाट चाहिँ हामी सूर्य उदायको हेर्न देख्न सक्छौँ बिहान दुईबजे धेरै टुरिस्टहरू चाहिँ त्यहाँ आएर चाहिँ बिहान बिहान आएर चाहिँ दुईबजे तिनबजे राति आएर चाहिँ त्यहाँनिर बिहानको दुई तिन बजे आएर त्यहाँनिर टाइगर हिलमा गएर चाहिँ सुर्योदयको हेर हेर्छन् अनि अर्को भयो जापानिस टेम्पल जसलाई पिस पगोडा भन्छ त्यो पनि दार्जिलिङको हाम्रो एउटा एकदमै प्रसिद्ध ठाउँ हो जहाँ धेरै टुरिस्टहरू आएर घुम्छन् अनि यस्तै गाउँ बस्तीको एरियाहरू बदामताम चिया बगान भन्ने पनि एकदमै राम्रो चिया बगान छ अनि अनि सोनादा खरसाङमा भएको ग्रोटो अनि इगल्स क्रेग भन्ने पार्कहरू एकदमै मेरो क्षेत्रमा भएको ठाउँहरू एकदमै रमणीय छ धेरै टुरिस्टहरू आएर घुम्छन् बस्छन् त्यहाँ एकदमै इन्जोय गर्छन् अनि एकदमै राम्रो छ दार्जिलिङ एकदमै राम्रो एकदमै सौन्दर्य एकदमै हरियाली भएको ठाउँ हो